यस्तो बाइकका जति पनि बाइकहरू कुदाएर हिँड्छ है अब कति प्रायः जस्तो म पनि अब धेरै वर्ष भयो बाइक कुदाएर हिँडेको तर मैले पनि कति कुरोहरू त्यस्तो गल्तीहरू गरिपठाएँ तर किनभने अब त्यो एउटा समय हुन्छ जुन टाइममा आफूले बाइकहरू सिकेर कुदाउने हुन्छ त्यो टाइममा चाहिँ नयाँ जोस हुन्छ त्यसले गर्दाखेरि कति कुरोहरू हामीले ट्राफिकको एउटा रुल्सलाई हामीले फलो गर्नु सक्दैन है अब कति कुरो के त्यहाँनिर कस्तो पाराले चल्नु पर्ने है त्यो एउटा सिग्नल हुन्छ ट्राफिकमा के कुन चाहिँ लाइट चलाउँदा बल्दाखेरि चाहिँ आफूले स्टप गर्नुपर्ने कुन चाहिँ लाइट त्यहाँनिर दिँदाखेरि चाहिँ आफू त्यहाँ चल्नु पर्ने त्यो ट्राफिक रु एउटा सि नियम त्यहाँनिर राखेको हुन्छ त्य् त्यो पनि भयो एउटा कुरो एउटा जुन बाइक कुदाएर हिँड्नेहरूले चाहिँ अब जस्तो मेन कुरो चाहिँ जुन नशालु कुरोहरू चिजहरू है सेवन गरेर ड्राइभ गर्छ त्यो टाइममा एकदमै रिस्क हुन्छ अब कति अब अहिलेको जुनियर अब भाइहरू कति त्यस्तैहरू छ है उनीहरूले अब नराम्रो मद मदिराहरू सेवन गरेर चलाउँछ ड्राइभ गर्छ त्यो टाइममा उनीहरूको लागि चाहिँ अब जति उनीहरू एक्सपिरियन्सै होस् तर पनि त्यो चिज खाइसकेपछि चाहिँ त्यो चिजले चाहिँ धेरै नै उनीहरूलाई एउटा नराम्रो बाटोमा उनीहरू जानुसक्छ जस्तो अब म् ठुल्ठुलो एक्सिडेन्ट केसतिर पर्नु सक्छ अब नमरे पनि अब उनीहरूको हात खुट्टा धेरै अब इन्ज्योरहरू हुन सक्छ भोलिको दिनमा गरी खानु नसक्ने त्यो खालको सिचुएसनमा पुग्नु सक्छ त्यसले गर्दा म चाहिँ अब यही भन्छु अब ड्राइभहरू गर्दाखेरि जहिले पनि हामीले जुन आफ्नो स्पिड अब हुन्छ स्पिड अब कतिले स्पिड कुद्नुमा मात्रै एक्सिडेन्ट हुन्छ भन्ने होइन स्पिड अब एउटा जग्गा हेरेर हुन्छ हामीले स्पिड गर्नुपर्छ तर एउटा जग्गा हुन्छ तर कुन जग्गामा चाहिँ आफूले स्लो गर्नुपर्ने कुन जग्गामा आफूले जस्तो मेन चाहिँ हामीले टर्निङहरू भयो टर्निङहरू लिँदाखेरि हामीले एकदम आफ्नो साइडमा एकदम स्लोमा स्लो टाइपमा चाहिँ हामीले टर्निङहरू लिनु पर्छ स्पिडमा हो भने चाहिँ हामीले अलिकति रङ साइड टिपी पठाउँछ त्यसले गर्दाखेरि एक्सिडेन्ट हुने चान्सेस हुन्छ जुन हामीले अब जस्तो जुनियर अब जुनियरहरूले भर्खर भर्खर सिक्दै गरेकोहरूले चाहिँ स्पिडमै उनीहरूले टर्निङहरू लिँदाखेरि चाहिँ उनीहरूले स्पिडले गर्दा आफ्नो कन्ट्रोल आफ्नो जुन लिमिटदेखि चाहिँ ओभर भएकोले गर्दाखेरि उनीहरूले सही आफ्नो बाटोमा चाहिँ आफ्नो ट्र्याकमा चाहिँ हिँडाउनु सक्दैन बाइक त्यसले गर्दाखेरि चाहिँ कुनै उताबाट आएको गाडीसँग चाहिँ अब ठोक्कर खानु सक्छ एक्सिडेन्ट ठुल्ठुलो एक्सिडेन्ट आ त्यस्तो केसहरू थुप्रै भइरहेको छ है अन्त मेन कुरो चाहिँ अब हामीले बाइकहरू जति पनि अब छ है बाइक चलाएर हिँड्छ हामीले मेन कुरो चाहिँ आफ्नो डकुमेन्ट्सहरू एकदम अपटुडेट लाइसेन्स भयो है डकुमेन्ट्सहरू के के छ त्यो चाहिँ हामीले अपटुडेट गरेर हिँड्नु पर्छ त्यो डकुमेन्ट्सले पनि हामीलाई धेरै नै सेफ गर्छ जस्तो कहीँ जानु आफ्नो गाउँदेखि भनौँ अब सा है गावैँ भनौँ एउटा गाउँदेखि बाहिर हामी जादाँखेरि जस्तो ट्राफिकहरूतिर भयो कति अब ठुल्ठुलो एमभिआईहरू चेकिङहरू बसेको हुन्छ त्यो टाइममा चाहिँ हामीले चेकिङहरू गर्दाखेरि चाहिँ अब हामीले डकुमेन्ट्सहरू सबै ओके छ छ भने चाहिँ हामी त्यो डकुमेन्ट्सहरू सो गर्दाखेरि हामीलाई त्यो कुरोमा केही त्यो टेन्सनै हुँदैन त्यसले गर्दाखेरि चाहिँ हामीले डकुमेन्ट्स पनि एकदमै अपटुडेट गरेर बोक्नु जरुरी छ है अन्त विशेष गरेर अरू कुरा त के हो त्यही हो अब जुनियर जति पनि नयाँ जोस हुनेहरूलाई चाहिँ ड्राइभ गर्दाखेरि चाहिँ अलिकति स्लो है अब रोक्दाखेरि आफूले कुन साइडमा रोक्नु पर्ने पहिला अब एउटा डिस्ट्यान्स राखेर अब स्पिडमा हुन्छ स्पिडमै त्यतिकै आफूले स्टप गर्नु हुँदैन पिछेको गाडीहरूले हिर्काउने डर हुन्छ त्यसले गर्दाखेरि चाहिँ एउटा गाडी कहाँ आउँदैछ कतिमा चाहिँ आफूले कुन डिस्ट्यान्समा चाहिँ हुँदा चाहिँ कतिको डिस्ट्यान्समा हुँदाखेरि चाहिँ आफूले त्यो सिग्नेल लाइट आफूले दिएर चाहिँ रोक्नु पर्ने त्योहरू चाहिँ हामीले पुरा ध्यान गर्नुपर्छ त्यसबाट चाहिँ हामी धेरै सेफ हुनुसक्छुम् अन्त एउटा कुरो विशेष गरी हामीले अब हिँड्दाखेरि एउटा सेफ्टीको लागि हामीले हेल्मेट है एक नम्बर हेल्मेट लगाउनु एकदमै जरुरी छ त्यो अब हामीलाई चेकिङहरूमा पनि हामीलाई हेल्मेट छैन भने हामीलाई चलान काटिदिन्छ है तर कतिजनाले अब नबुझ्नेहरू रिसाउने पनि गर्छ तर त्यो प्रशासनहरूले पनि हाम्रो लागि उनीहरूको लागि सेफ्टीको लागि होइन त्यो हाम्रै एउटा सेफ्टीको लागि चाहिँ उहाँहरूले है त्यो हामीलाई चेकिङमा बसेको हुन्छ उनीहरूले हेल्मेट छैन भने अब चलानहरू काटिदिन्छ अथवा डकुमेन्ट्सहरू अब त्यहाँनिर फेल छ अपटुडेट छैन भने उनीहरूले बाइकहरू राखिदिन्छ चलानहरू काट्छ है त्यो सिस्टमहरू छ त्यसले गर्दाखेरि हेल्मेट पनि हामीले लगाएर हिँड्नु एकदमै जरुरी छ त्यो हेल्मेटले गर्दा नाथे हेर्दाखेरि अब एउटा सानो देख्छ तर त्यसले पनि हाम्रो धेरै बाइकहरू कुदाएर हिँड्दाखेरि चाहिँ एक्सिडेन्टबाट धेरै बाँच्ने चान्सेस छ त्यसबाट पनि